अब है अहिले हेऱ्यौँ भने हाम्रो प्रायः भारत चाहिँ अब है आधा जसो किसानहरू बसोबास गर्ने गर्दछ आज त्यही किसानहरूको कारणले गर्दा नै आज हामीले है खाना र पिउना हामीले खाना पानी सबै पाइरहेको छौँ है किसानहरूको मेहनतले नै गर्दा नै आज हामी जीवित पनि हामी पौष्टिक आहारहरूदेखिको लिएर हामी जीवित पनि छौँ र हामीले पौष्टिक आहारहरू पनि पाइरहेका छौँ किसानहरूको मेहनतले गर्दा नै है अहिले सरकारलाई पनि सरकारलाई अब अहिले वृद्धि गराउनमा ठुलो मद्दत अब हात ठुलो हातहरू किसानहरूको पनि छ है उहाँहरूको मेहनतले गर्दा नै अहिले सरकारले अब धेरै कुरोहरू आफ्नो सामानहरू पनि एक्सपोर्टहरू गरिरहेका छन् होइन तर अहिले है धेरै जसो किसानहरू अब एउटा कुनै लोन लियो भने चाहिँ अब सरकारबाट लोन चुकाउनु नसकेर चाहिँ लोन तिर्नु नसकेर चाहिँ अब उनीहरूले आत्महत्या आत्महत्याहरू जस्तो यस्तो विचारहरू लिएर उनीहरू आत्महरू आत्महत्याहरू गर्दछ है यसलाई चाहिँ हामीले कसरी रोकथाम गर्नु सकिन्छ भने चाहिँ है एउटा सरकारले अब हामी त भारतीय हौँ नि त भारतमा बसोबास गरेपछि त सरकारले अब जुन कुरो हामीलाई दिइरहेको छ होइन त्यो कुरोलाई चाहिँ अब सरकारले चाहिँ अब सरकारले पनि है हामीलाई एउटा एक एकवटा एउटा यस्तो प्रपर एउटा के भनौँ भने प्रपर अब एउटा कुनै लोन तिर्नु नसके तापनि है एउटा प्रपर कुनै अब अर्को कामहरूले गर्दा नै अब हाम्रो सबै त्यो भनौँ भने अब त्यो आत्महत्या गर्नको मानिसहरूलाई गर्नमा बचाउनका लागि चाहिँ अब है सरकारले पनि अब लोनहरूलाई माफहरू गरिदिएर होइन त्यो व्यक्तिको अब जुन लोनहरूको ऋण बसेर अब उनीहरूले नि त्यो ऋणले गर्दा नै त आत्माहत्या गर्दछ अन्त त्यो रो लोनहरू तिर्नुको लागि चाहिँ हो भने मानिसहरूलाई अब त्यो राम्रोसँग प्रकारले सुझावहरू दिएर होइन कुनै निःशुल्क कम्तीभन्दा कम्ती इन्ट्रेस अब सुद भन्छौँ साउँ र सुद होइन कम्तीभन्दा कम्ती दिएर या त कुनै फेरि पनि अर्को व्यवसाय कुनै दिएर त्यो साउँहरू मानिसहरूले तिर्नुको लागि पनि होइन उनीहरूले कष्टहरू गर्न सकोस् होइन अन्त फेरि त्यही सरकारले यस्तो पनि उपायहरू निकालोस् कि जसमा किसानहरूले अब है त्यो लोनहरू या कुनै ऋणहरू तिर्नु नसके तापनि उनीहरूले त्यसबाट होइन र फेरि अर्को कुनै एउटा व्यवसायहरू गरेर पनि है आफ्नो जीविकाहरू चाहिँ चलाओस् भन्ने एउटा सरकारको पनि एउटा धारणा हुन पर्दछ